हेलो हजुर भन्नुहोस् न हजुर हो त ए अँ ए सब्जी अहिले छ नि अब साग छ सिमी छ अनि यो अहिलेको त्यो के भन्छ असोजे बोडीहरू भन्छ नि हो त्यस्तोहरू छ टमाटर चाहिँ हुनु आँटेको छ ए हुन्छ हुन्छ तपाईँ आउनुहोस् न कहिले आउनु हुन्छ के भन्छ भाउ अलि राम्रै लिएर आउनुस् हो साग सिमी सब्जी त्यो असोजे बोडीहरू छ हौ अहिले रमभेडा पनि अलिअलि त हुन्छ होला साग त अहिले तिस रुपियाँ बिटा लाँदैछ पैँतिस ए हुन्छ हुन्छ हुन्छ आउनुहोस् त्यो अरू सिमी सब सिमीहरू सिमी चाहिँ पचास रुपियाँ केजी लाँदैछ अहिले तपाईँको पाँच रुपियाँ मात्रै ज्यादा ए हुन्छ हुन्छ आउनुहोस् न अँ हुन्छ हुन्छ अनि उयो के भन्छ त्यो असोजे बोडी भन्छ नि छोटो छोटो बोडी त्यो चाहिँ अलिक महँगो छ है अनि टमाटर पनि अलिक दुई चार केजी त हुन्छ होला हो भर्खर हुँदैछ टमाटर चाहिँ के भाउ दिनुहुन्छ बजारमा त अब अहिले तिस चालिस तल माथिको चल्दैछ यताको अलिकति कम्ती नै हुन्छ राम्रै छ राम्रै छ कि तर अलिक कम्ती छ पन्ध्र केजीहरू यस्तै हुन्छ होला अलिक पछि सेकेन्ड टिपाइबाट चाहिँ अलिक हुन्छ हुन्छ हुन्छ अनि अरू सब्जी त अब यहाँ अहिले कोपी त भएको छैन ब्रोकाउलीहरूको टाइम छ हो फुलकोपी पनि अलिक भएको छैन र आउनुहोस् न तर गाडी लिएर आउनुहोस् है अलिक सब्जी त अब सागहरू चाहिँ मज्जाले नै हुन्छ कि दाम दिनु भयो भने त अब झन्डै एक डेढ सय मुठा हुन्छ हुन्छ हुन्छ